हाम्रो क्षेत्रको धार्मिक अभ्याससँग अरू धेरै ससाना व्यवसायहरू जोडिएका छन् हाम्रो क्षेत्रमा एउटा प्रसिद्ध अनि धेरै पुरानो अम्बोटे शिवधाम अवस्थित छ र त्यस धाममा धेरै टाडा टाडाबाट शिवभक्तहरू धर्मावलम्बीहरू अनि यात्रीहरू आएर शिवजीको दर्शन गर्ने गर्छन् र त्यी भक्तजनहरूको निम्ति त्यस क्षेत्रका बासीहरूले बासिन्दाहरूले ससाना दोकान खोलेका छन् र जसमा फुल प्रसाद मिठाई झण्डी इत्यादि बेच बिखन गरिने गरिन्छ र भोकाएको तिर्खाएको भक्तजनहरूको निम्ति क्षेत्र बासीले ससना दोकानहरू पनि खोलेका छन् जहाँ भक्तजनहरू गएर आफ्ना भोजन अनि पेट भर्न सक्छन् र यसले गर्दाखेरि क्षेत्रको विकासमा धेरै आर्थिक सम्पन्नता आएको छ र तिनीहरूको दिन प्रतिदिनको विश्वास अभ्यासमा उहाँहरूको नित्य कर्म जो उहाँहरूले गर्नु हुन्छ उहाँहरूले जुन चाहिँ सेवा दिनु हुन्छ र मन्दिरमा आउने धाममा आउने यात्रीहरूलाई भक्तजनहरूलाई उहाँहरूको त्यस सत्यनिष्ठ आफ्नो कर्मप्रति निष्ठा देख्दाखेरि हामीलाई पनि प्रोत्साहन मिल्ने गर्छ र उहाँहरूको समाजप्रति जुन चाहिँ योगदान रहेको छ त्यसको वर्णन गर्न सकिँदैन र उहाँहरूको यस कर्मनिष्ठ नै हाम्रो निम्ति प्रेरणा भएर जाँदछ